भाइ सिलगढीमा चाहिँ मेरो साथी छ त्यो साथी चाहिँ कालिम्पोङ आउँदैछ अन्त तिम्रो गाडी बुक गरौँ भनेको भाडा कति लाग्छ